विच राइट कि अब हजुर तपाईँहरूलाई एउटा कुरा सोध्नु थियो कि म अनि मेरो साथीहरू चाहिँ आउँदो महिना दस तारिकदेखि लिएर बिस तारिकसम्मको लागि हामी घुम्नु जाने सल्लाह भइरहेको छ अनि तपाईँहरूले हामीलाई गाडी दिनुहुन्छ अनि त्यो गाडीको चाहिँ पर डे कसरी पर्छ भनेर तपाईँसँग सोध्नुको निम्ति म तपाईँलाई कल गरेको हो अनि हामीले तपाईँहरूको गाडी लिएर जाँदाखेरि म आफै चलाउँछु अनि पर डेको चाहिँ कति लाग्छ तपाईँहरूको गाडीको हामीले गाडी लेर जाँदाखेरि पर डेको कति लाग्छ अनि तपाईँले त्यो अलिकति बताइदिनुहोस् अनि हामी जाने चाहिँ दसदेखि बिस तारिकसम्म हामी दस दिनको लागि घुम्न जाँदैछौँ हाम्रो हामी साथीहरू र हामी जाने चाहिँ सन्दकफू हो अनि त्यो ठाउँ चाहिँ एकदमै रमाइलो छ दामी छ भनेर हामीले सुनेका छौँ अनि त्यहाँ जानको निम्ति चाहिँ म अनि मेरो साथीहरले चाहिँ यो प्लानहरू बनाएका छौँ अनि त्यसको लागि चाहिँ तपाईँसँग त्यो गाडीको विषयमा र कति पर्छ त्यसको मूल्य कति पर्छ दिनको दिनको हिसाब चाहिँ कति पर्छ भन्ने सोध्नका निम्ति म तपाईँसँग तपाईँलाई सम्पर्क राखिरहेको छु तपाईँले कृपया बताइदिनुहोस् न